ओए अस्मिता सुन न हेर्न मैले त के भन्छ अस्ति एक हप्ता अगाडि किनेको थिएँ कि लुगा एउटा टी सर्ट किनेको थिएँ नि त देख्दा चाहिँ कस्तो राम्रो हो त्यहाँको के भन्छ दाजुले नि लैजाऊ न बहिनी लैजाऊ राम्रो देख्छ तिमीलाई भन्यो हो अन्त ल त भनेर ट्युशनहरू पनि जाँदा हुन्छ भनेर चाहिँ मैले ल्याएको थिएँ हो अनि लगाउँदा त भन्न कस्तो घिनलाग्दो मेरो त कहिल्यै पसिना नगनाउने हो त्यो टी सर्ट लगाएपछि त पसिना गनाएर हुन्छ नि अब कस्तो घिनलाग्दो भएको झुम्रोहरू जस्तो लगाएको दुई दिनमै एक हप्ता भयो किनेको हो दुई दिनमै त्यस्तो भयो दुई दिन लगाएँ कस्तो घिनलाग्दो मैला देख्ने हुन्छ नि पसिना गनाएर छ्याल छ्याल परेको साइडको उत्योहरू उद्रेको नि के भन्छ साइडको धागोहरू सबै उद्रेको नि सिलाइहरू हो त्यहाँ चाहिँ कस्तो मज्जाको देखेको हो त्यो लुगा एक दिन लगाएर दुई दिन लगाउँदा त ए त्यो त घरमा बस्दा पनि नलाउने खालको भयो नि कस्तो घिनलाग्दो भन न म त त्यो दोकानबाट कहिल्यै किन्दिनँ अबदेखि त मेरो हाउडामा चार सौ रुपिँया खर्च मात्रै भयो हो मैले के सोचेर किनेको थिएँ कस्तो मज्जाको नि फर्स्टमा त पहिला त कस्तो मज्जाको थियो अहिले त कस्तो मलाई त सबैजना घरकोले नि गाली गऱ्यो हो यस्तो लुगामा पैसा खर्च गाली गऱ्यो भनेर अनि कोहीले मन पराएन त्यो टी सर्ट त सबैले गाली गऱ्यो त्यो पसिना गनाएकोले गर्दा टी सर्ट पनि सबैले गाली गऱ्यो घरकोहरूले पनि हो अब के गर्नु किनी त हालेँ हो तैँले चाहिँ ओए लुगा किन्छु भन्दै थिइस् हो त्यो हाटबजार पस्ने त्यहाँबाट चाहिँ नकिन है त्यहाँ एकदमै नराम्रो पाउँदो रहेछ मेरो त त्यस्तो भयो होइन हाउडामा मेरो पैसा पनि खर्च भयो हो अनि त्यही हो त्यहाँबाट चाहिँ नकिन भनेको नि